म मेरो परिवारमा कोही पनि बिमारी हुँदा तिनीहरूलाई चाहिँ अब खिचडी पकाएर दिन्छु हो त्यो खिचडी चाहिँ अब तिनीहरूलाई पच्नु पनि सजिलो पर्छ बिमारीलाई अब राम्रो राम्रो हुन्छ अन्त खिचडीमा चाहिँ अब कोही बेला दाल र भा चामलको बनाएर दिन्छु कुकरमा हालेर सिटी लाएर नरम परेर दिन्छ दाल चाहि प्रायः अब मुङ्गी दालै बनाइदिन्छु बिमारी हुँदा चाहिँ खिचरी मुङ्गी दालमा बनाइदिन्छु हो अन्त कोही बेला दलियाको पनि खिचडी बनाइदिन्छु यस्तै हल्का चिजहरू नै दिने गर्छु अन्त त्यसमा ओट्सहरू कोही बेला ओट्स पनि ओट्सको पनि खिचडी बनाएर दिने गर्छु अब बिमारीको अवस्था हेरेर हुन्छ अब उनीहरूले कस्तो बिमारीमा अब के खानु रुचाउँछ उनीहरूले जे रुचाउनु हुन्छ त्यस्तै अब बनाएर दिने गर्छु त्यसमा अब कोही बेला तिनीहरूलाई सुपहरू पनि दिने गर्छु गाजर बिटहरू पकाएर सिटी लाएर सुपहरू पनि दिन्छु अन्त कोही बेला मासुको सुप खानु मन गऱ्यो भने पनि त्यस मासुको पनि सुप बनाएर दिन्छु उनीहरूको अब बिमारीलाई आफ्नो के खानु मन लाग्छ त्यही अनुसार त दिनु पऱ्यो त्यसरी दियो भने त उनीहरूले पनि खानु मन गर्छ त्यही भएर चाहिँ अब उनीहरूलाई सोध्छु पहिला त्यहाँदेखि उनीहरूले नै उनीहरूकै हिसाबले नै त्यसरी खाना बनाएर दिने गर्छु